हेलो हजुर प्रिन्सिपल सर नमस्ते सर नमस्ते सर हजुर भन्नुहोस् न हजुर मैले त क्लास टूलाई एउटा टपिक सकेँ क्लास थ्रीलाई एउटा टपिक सकेँ अनि क्लास फोरलाई पनि एउटा टपिक सकिरहेको छु सर हजुर फर्स्ट च्याप्टर क्लास थ्रीलाई त एडिसनहरू चल्दैछ सर मल्टिप्लिकेसनहरू थ्रीलाई चल्दैछ अनि क्लास फोरलाई चाहिँ डिभाइडहरूको गराइदिँदैछु सर नानीहरूले पनि रेस्पोन्स राम्रो दिँदैछ कि सर तर एक दुईजनालाई चाहिँ अब अलिक साह्रै पर्दैछ सर बुझाउनु गराउनु तर उनीहरूले पनि छिटै सिकिहाल्छ नि सर ए हुन्छ सर सर म आफ्नो जतिसक्दो आफ्नो बेस्ट ट्राई गर्छु नि सर हजुर सर नानीहरूलाई मजाले सिकाइदिँदैछु कि सर हजुर सर टेन क्लासमा त त्यही अब उयोहरू चल्दैछ सर सिम्पल इन्ट्रेसहरू चल्दैछ सर हजुर सिम्पल इन्ट्रेस्ट अनि त्यो हजुर सर सर स्टुडेन्ट्सहरू त कन्टिन्यू त छ कि सर तर एक दुईजना चाहिँ अब प्राय एब्सेन्ट भइ नै रहेको हुन्छ अनि एक दुईजना क्लास पनि भाग भाग्नु थालेको छ कि सर हजुर सर सर उनीहरूलाई अब जति नि बुझाउँदा क्या एकदुईजना चाहिँ नझ्ने रहेछ कि सर र पनि अब उनीहरूलाई जतिसक्दो अब सुधार दिइहाल्छ नि सर

ए हुन्छ सर म जतिसक्दो अब उनीहरूलाई आफ मजाले सिकाउँछु नि सर आफ्नो बेस्ट दिन्छु नि सर हजुर

हजुर सर सर उनीहरूलाई प्रिपेयर गर्दैछु नि सर सेन्ट अपको लागि सबैले राम्रो पर्सेन्टेजले पास हुन्छ नि सर हजुर सर हजुर सर सर उनीहरूलाई राम्ररी प्रिपेयर गर्दैछु नि सर हजुर हजुर सर हाम्रो स्कुलबाट टप्पर आउँछ नि सर डिस्ट्रिक्ट टप्पर आउँछ नि सर हामीले त हजुर सर सर हामीले जतिसक्दो अब ट्राई त गरि नै रहेको छौँ तर अब त्यो त स्टुडेन्ट्स एन्ड स्टुडेन्ट्सको माथि डिपेन्ड छ नि सर अब त्यसले कति आफ्नो बेस्ट पर्फर्मेन्स दिन्छ एक्जाममा हजर सर सर हाम्रो सेक्सनमा ज्ञानीहरू छ नि तिन चारजना भाइहरू छ नि जोले चाहिँ डिस्ट्रिक्ट टप चाहिँ आरामले गर्नुसक्छ स्टेट टप्परकोलागि उनीहरूरलाई प्रिपेयर गर्नुपर्छ सर जतिसक्दो उनीहरूलाई स्टेट टप्पर चाहिँ गर्ने चाहिँ क्षमता बनाउनु पर्छ सर हजुर सर सर म त हजुर सर सबैलाई म त इक्वल दिँदैछु नि सर ध्यान त सबैलाई राम्ररी प्रिपियर गर्दैछु नि स र ज्ञानीहरू त अब त्यति बेसी त ध्यान दिनुपर्दैन किनकि सर जति अब अरूहरूलाई ध्यान दिनुपर्छ त्यो भन्दा कम्ती नै ध्यान दिनुपर्छ किनकि ज्ञानीहरूले त अलिकतिमै टिपिहाल्छ नि सर हजुर सर अनि सर तपाईँ कस्तो हुनुहुन्छ ए हवस् हुन्छ सर हजर ठिकै छु नि सर ए हुन्छ सर हुन्छ थ्याङ्क हुन्छ सर हुन्छ